मेरो नाम रुना पानिका होइन म चिया बगानमा काम गर्छु दुई जाना नानीहरू छ मेरो बाबा आमा छ हो त्यहाँदेखिन् चाहिँ म काममा जान्छु दुईजना नानीहरू स्कुल पढ्छ त्याँ बाबा र आमा घरमै बस्नुहुन्छ बुढाबुढी भएको छ बुढा त मेरो छैन दुईजना नानीहरू सानो सानो छ उनीहरूलाई पढाउँदैछु चियाको पक् चियाको कमानमा काम गरेर हो म बिहान सात बजी काममा जान्छु त्यहाँदेखिन् खाना दिएर जान्छु त्यहाँदेखिन् खाना बाह्र बजी खान्छु त्यहाँदेखिन् एकैचोटि तिन बजी आउँछु कामबाट त्यहाँदेखिन् घरमा आएर त्यही झाडुझत्ता भाँडासाँडा मोल्नुपर्छ त्यहाँदेखिन् एकछिन आराम गर्छु